हेलो कालिम्पोङमा ट्रेकिङ कहाँनिर घुम्न जग्गाहरू पाउँछ हजुर हजुर हजुर हजुर अँ हजुर हजुर हजुर हजुर हामी साथीहरूसँग आउँदै आउने प्लान भइरहेछ हौ हजुर हजुर अँ हजुर ल हामी सात आठजना छ हौ घुम्न आउन हामी प्लान मिलाउँदैछौँ ल हुन्छ हुन्छ